मलाई कालिम्पोङ चाहिँ धैरे जानु इच्छा छ किनभने म पहिला सानोमा एकपल्ट कालिम्पोङ गएको थिएँ र म घुम्न गएको थिएँ त्यो एकदिनमै फर्किहालेँ किनभने त्यहाँनिर हामीलाई स्कुलबाट हामीलाई लगेको थियो त्यहाँनिर हामीलाई डेलो र साइन्स सेन्टर लगेको थियो र हामीले त्यहाँनिर धेरै राम्रो राम्रो कुराहरू थियो र धेरै राम्रो कुराहरू हामीले सिक्यौँ र त्यो जग्गा अहिले त झन् धेरै राम्रो भएको छ अरे त्यो बेला हामीले त्यस्तो राम्रो घुम्न पाएको थिएनौँ किनभने टाइम कम्ती थियो र हामीले त्यस्तो राम्रो घुम्न पाएको थिएनौँ तर फेरि पिच्छे अहिले हामीले फेसबुकहरूतिर देख्दाखेरि चाहिँ इन्टरनेटतिर देख्दाखेरि चाहिँ धेरै राम्रो बनाइसकेको रहेछ अझै घुम्ने जग्गाहरू धेरै जग्गातिर बनाइसकेको रहेछ र त्यस जग्गामा फेरि पनि मलाई घुम्न जानु चाहिँ धेरै मन छ र म चाहिँ कालिम्पोङ चाहिँ फेरि पनि मलाई घुम्न जानु धेरै मन छ र त्यस जग्गामा चाहिँ अझै पनि धेरै राम्रो राम्रो ठाउँहरू चाहिँ बनिएको रहेछ